मलाई घरपालुवा जनावरहरूमा जस्तै गाई मन पर्छ है अन्त कुकुर मन पर्छ किनभने गाईले हामीलाई दुध दिनुहुन्छ लक्ष्मी माताले हामी गाईको दुध खान्छौँ गाईको दुधले हामीलाई शरीरलाई राम्रो पनि गर्छ यो क्याल्सियम पनि पाउँछ गाईको दुधबाट सबैभन्दा ठुलो यो भगवान स्वरूप हो आमा बराबर हो गाई भन्ने कुरा चाहिँ गाईलाई हामीले हेला गर्नु हुँदैन गाईलाई हामीले घाँस हाल्नु पर्छ टाइममा घाँस घाँस खुवाउनु पर्छ दाना दिनु पर्छ अब गाईले त अब पशु हुनु पशु हो हुनु त अब बोल्नु त सक्दैन गाई सक्नुहुन्न गौमाता तर हामीले एउटा गौमातालाई आफ्नो शिष्टाचार अनुसार आफूले गर्न सक्ने विधिपूर्वक हामीले उहाँ गौमाताको सेवा गर्नुपर्छ घाँस टाइममा हाल्नु पर्छ दाना टाइममा दिनु पर्छ त्यहाँदेखि अब जस्तै अब गोबरहरू हुन्छ गोबर पनि भुइँमा राखिदिनु भएन त्यस्लाई पनि सोरेर फ्याँक्नु पऱ्यो त्यहाँ सोत्तर हाल्नु पऱ्यो हामीले सोत्तर हालेको छौँ भने राम्रो उयो हुन्छ किनभने चिसोमा राख्नु हुँदैन अब मुखले बोल्नु नसके पनि अब एउटा आमा बराबर हो गाई भन्ने कुरा है हामीले लक्ष्मी पूजाको दिन गाई पूजा गर्छौँ जस्तै अब औँसीको दिन तिहारमा हामीले लक्ष्मी पूजा पुज्छौँ जुन दिवालीमा हुन्छ दिवालीमा हामीले गाईलाई राम्रोसँगले सेवा गरेर उहाँलाई माला लगाउनु पर्छ फुलको त्यहाँदेखि यस्तो प्रसादहरू बनाएर जस्तै रोटी भयो बाबर भयो त्यस्तो उस्तो दिएर हामीले गाईलाई सम्मान गर्नुपर्छ गौमातालाई गौमाता भनेको चाहिँ आफ्नो जन्म दिने माता जस्तै हो जस्तो हामीले आफ्नो आमालाई उयो गर्छौँ त्यस्तै नै हामीले गौमाताको पनि सेवा गर्नु पर्छ त्यहाँदेखि कुकुरलाई चाहिँ कुकुर तिहारको दिन हामीले कुकुरलाई पुज्छौँ जस्तै अब माला लगाउँछौँ कुकुरले चाहिँ घरको रक्षा गर्छ रखवाली हो केही कुरा पनि अब यताउति भयो भने कोही मान्छेहरू आयो यताउता भयो भने पनि पहिला सुरु कुकुरले नै साइरन दिन्छ भुक्छ कुकुर है अब त्यसलाई हामीले राम्रोसँगले सत् उयो गरेर राख्नु पऱ्यो जोगाएर राख्नु पऱ्यो है अब कतिवटा कुकुर टोक्ने हुन्छ त्यसलाई हामीले बाँधेर राख्नु पर्छ त्यहाँदेखि अब कुकुरको चाहिँ अब राम्रो हो बिरालो भन्ने चाहिँ अब राम्रो होइन बिरालोले चाहिँ चोरी खान्छ मुसा मार्छ घरभित्रैतिर हगिदिन्छ त्यसले गर्दा मलाई बिरालो चाहिँ त्यति मन पर्दैन जस्तै मेरो यो घरपालुवा जनावरमा गाई र कुकुर चाहिँ मेरो एकदमै आत्मीय साथी भने पनि एउटा आमा भने पनि बाउ भने पनि एउटा म त्यस्तो दृष्टिकोणले हेर्छु त्यहाँदेखि त्यस्तो खालको उयो गर्छु म सानैदेखि नै बचपनदेखि लङ्गोटीदेखि नै मलाई गाई र कुकुर चाहिँ मलाई साह्रै मन पर्छ